र बाहिरबाट मान्छेहरू आउँछ टुरिस्टहरू आउँछ है हाम्रो दार्जिलिङमा अन्त जुन चाहिँ चाहिँ हाम्रो टुरिज्म दार्जिलिङ टीको यसले फेमस भएको छ है र उनीहरू यहाँ आएर चाहिँ होटेलतिर एक दुई दिनको लागि घुम्नुको लागि आउँछ बेसी जग्गाहरू देख्न पाउँदैन तर यहाँनिर दार्जिलिङमा हेर्दा सानो तर घुम्ने जग्गाहरू निकै छ दार्जिलिङमा र जस्तै भयो हाम्रो पर टाइगर हिल भयो मेन त्यही भन्छु मेन बिहानै जब सूरज हुन्छ सूरज आउँदैखेरि चाहिँ घाम आउँदाखेरि चाहिँ हाम्रो कञ्चनजङ्घातिर है मजाको दृश्य देख्नुपाउँछ उहाँहरूले अब प्लेन्सहरूमा त केही न केही अब ठुलठुलो ठडाएको बिल्डिङहरू मात्रै देख्नुपाउँछ र यहाँ आए पछि वातावरण के हो उनीहरूले देख्नु पाउँछ एकदम प्राकृत प्राकृतिको अब एकदम सुन्दरताहरू हेर्नु पाउँछ है उहाँहरूले र टाइगर हिलमा गएर त्यो सब देख्नु दृश्यहरू देख्नु पाउँछ बतासे लुपमा जानु पाउँछ त्यहाँनिर अन्य अन्य जातहरूको ड्रेसहरू भयो पुरानो पुरानो अन्य धेरै सार सामग्रीहरू छ त्योहरू उनीहरूले अब एक्सपिरियन्स गर्नु पाउँछ हरेक त्यस्तो भइगयो त्यहाँनिरको अन्त हाम्रो पुरानो जापानिस टेम्पल जाँदा गएको त्यहाँनिर उहाँले गएरखेरि टेम्पलको बारेमा जान्ने मौका पाउँदा त्यहीहरू के हो कता हो तिनाहरूले भिडियोहरू फोटोहरू एकदमै मजा मजाको यादगार पलहरू समेटेर जानुपाउँछ है अन्तखेरि हाम्रो यो देशमा अब पशुहरूकोम निकै कमी छ है तर हाम्रो दार्जिलिङमा त्यसको कमी छैन उनीहरूले हाम्रो दार्जिलिङको जू छ जसमा चाहिँ हाम्रो जूहरू जूमा एकदमै हाम्रो विलुप्त भएको जानवरहरू देख्नु पाउँछ जस्तै के आजकल रेड पान्डाहरू देख्न पाउँदैन है तर यहाँ दार्जिलिङमा समेटेर राखेको छ रेड पान्डा भयो निकै निकै जानवरहरू अब जुन चाहिँ चाहिँ विलुप्त हुँदै गइरहेको छ तिनीहरू देख्नु पाउँछ उनीहरू बाहिरको मान्छेहरू आएर यहाँनिर उनीहरूले इन्जोय गर्नुसक्छ त्यो सब उनीहरूले अब पलहरू कैद गरेर जानुपाउँछ र यो सब दिनभरिको उनीहरूको घुमिसकेर थकानहरू भइरहेको हुन्छ र रातमा उहाँहरू हाम्रो चौरस्ताको शब्दै अब है पोपुलरै भनौँ न माथि प्रोग्राम जस्तो हुन्छ है त्यो प्रोग्राम पनि अब उनीहरूले नि केही कामको उसमा लिएर आएको हुन्छ जस्तो डोनेसनहरू हुन्छ उनीहरूले त्यहाँनिर गएर इन्जोय पनि गर्नसक्छ साथसाथै कसैको हेल्प पनि गर्नुसक्छ है कोही बिमार भइरहेको हुन्छ क्यान्सरहरू भयो के के भइरहेको हुन्छ नानीहरूलाई आजकल त्यो पोल्युसनहरूले गर्दाखेरि अन्त उहाँहरू अन्त त्यहाँ गएर आफ्नो नाचगान साथसाथै रमाइलो गरेर साथसाथै अरूको ज्यान पनि बचाउनु सक्छ अन्त त्यही यो सब र हाम्रो र यो त्योमध्ये मैले अलिकति बिर्सेछु है तर पनि योमध्ये हाम्रो मेन दार्जिलिङको छ है जुन चाहिँ चाहिँ कोइलाले चल्छ है हाम्रो टोय ट्रेन त्यो चाहिँ मान्छेहरूले अब काहीँ नघुमे पनि त्यही त्यही ट्रेनमा चढ्नुको लागि आउँछ त्यो ट्रेनमा चढ्नुको लागि आउँछ र उनीहरूले धेरै फोटोहरू कैद गर्छ है अनि हाम्रो दार्जिलिङमा त्यही टोय स्टेसनमै हाम्रो मैं हूँ ना सबले हेरेको छ पिक्चरहरू है त्यस पिक्चरहरू नि सुटहरू गरेको छ अन्त सानो सानो कुराहरू छोडे छु है त्योहरूलाई पनि भन्छु म जस्तै पार्कहरू पनि छ हाम्रो जस्तै नाइटिङ्गेल पार्क भयो त्यहाँनिर गएर अब आफ्नो बुढीहरू केटीहरू छ भने त्यहाँनिर गएर घुम्नुसक्छ अन्त तल रक गार्डन भयो त्यहाँनिर गएर अब रक गार्डन भनेपछि ढुङ्गाहरू हुन्छ अब त्यो झरनाहरू यताउता सबै देख्नु सकिन्छ त्यहाँनिर गएर है र त्यो सब छ हाम्रो दार्जिलिङमा सुन्दरताको केही कमीहरू छैन है केको पनि कमी भेटिने छैन हाम्रो दार्जिलिङमा